साथीहरूसँग चाहिँ नि मैले क्लासहरूमा हेभी हल्लाहरू गर्थेँ होइन बदमास त अब के के भन्छ भन्छ नि स्टाफ रूम त नभनेको दिनमा प पाँच दसखेरि त पुगिन्थ्यो होइन स्टाफ रूममा पाँच दसखेप पुग्थ्यो होइन प्रिन्सिपल सरको अफिस त एकदिन त नजाइ त कहिल्यै हुन्थेन होइन साथीहरूसँग चाहिँ मैले एकदिन चाहिँ मैले ड्याक्कै होइन बसिरहेको थिएँ होइन मैला टिप्दैँ थिएँ ओह्रालो फर्केर होइन मैला टिप्दैँ थिएँ ट्याक्कै पिछाडिबाट चाहिँ पिछाडिबाट चाहिँ प्याट्टै हिर्कायो मलाई आम्भो डल्लो पपारिदियो र चाहिँ नि ओह्रालो गएदिएको के भिरबाट भ्वाक्क लडिदिएको कि चोट पटक चाहिँ लागेन उठे्र गएर चाहिँ माथि गइदियो के हिर्काइदिनु पऱ्यो भनेर गइदिएको कि हिर्काउनु त के हिर्काउनु ठुलो मान्छे पो रहेछ नि भरे त अब हिर्काउनु भएको छैन त्यो साथीलाई त होइन ट्क्कै क्लास गइदियो होइन क्लासमा सर आउनु आट्नुभएको थियो हामी चाहिँ बङ् गरिदियो क्लास ट्क्कै होइन क्लास बङ् गरेर चाहिँ हामी त गइदियो ग्राउन्डतिर घुम्नु भलिबलहरू खेल्दै होइन ट्याक्कै होइन त्यहाँनिर ट्याक्कै बोलाउन आयो साथीहरू ओ तिमीहरूलाई खेज्दैछ है भनेर हामी चाहिँ क्लास गइदियो होइन हामी क्लास आएर चाहिँ मिस रहेछ होइन मिसले चाहिँ कहाँ गएको थियौ भन्नुभयो हामी त सिधै नडराइकन मिस ग्राउन्ड होइन अब भाटा पड्क्यो अरे नि त हुन्छ मिस थाप्दिन्छ भने भाटा चाहिँ यस्तो भेटेछ कि तिन चाहिँ यस्तो नमिठो भेटेको छ कि अहिलेसम्म याद आइदिन्छ कि त्यो भाटा चाहिँ के आम्मै हो त्यहाँदेखि चाहिँ हामी कहाँ अटेरी अटेरी नि हामी त त्यहाँदेखिन अर्को क्लासमा पनि बस्दैन हामी त फेरि ग्राउन्ड गइदिएको होइन ओभर अटेरी ग्राउन्ड त जानु त गयो कोही पनि थएन होइन अब ग्राउन्डबाट फेरि फर्केर आएर चाहिँ क्यान्टिन लाग्देको क्यान्टिमा मिठाई सिठाई खाँदा ओर्दा होइन ट्याक्कै बितिहाल्यो टाइम होइन त्यो पनि बित्यो त्यहाँदेखि चाहिँ ट्क्कै क्लास आइदिएको त्यहाँ क्लासै अफ थियो सब क्लासमा बसेको पनि हुन्थ्यो जस्तो लाग्दिएको होइन त्यहाँदेखि ट्क्कै साथीहरूभन्दा पनि बेस्ट फ्रेन्डहरू पुरा छ मेरो होइन एकजना त बेस्ट फ्रेन्ड हो सोहिद भन्ने थियो हाम्रो क्लासमा होइन ओभरै चतुरे ऊ र म चाहिँ खत्रा होइन मिल्थ्यो होइन ऊ र म चाहिँ होइन ट्क्कै मिलिदिन्थ्यो होइन गफ पनि मिल्थ्यो हाम्रो त होइन ट्याक्कै हामी चाहिँ क्यान्टिन गइदिएको होइन क्यान्टिन गइदिएर चाहिँ मजाले खाइदियो पे गरिदियो होइन त्यहाँ ट्क्कै आइदिएको क्लासै पढाइ हुँदैछ होइन ट्क्कै मे आई कम इन मिस बाहिरै बस अरे होइन हामी त बाहिरै बस त हुन्छ मिस बाहिर होइन घुमिकन आइज अरे पक्का मिस पक्का अरे नि त हामी घुम्नु चल्दियो होइन सिधा कुरा हो नि घुम्नु चल्दिएको के क्लास क्लास एटहरूको पनि तल खेल्दै रहेछ होइन मेसकल खेल्दै रहेछ लु ओ मेसकल लेउन भाइ मागिदिए होइन मेसकल मागिदिए अनि ट्याक्कै सोहित र म खेल्देको के सोहित र म त फेरि नाइन्टिसको किलरहरू हो होइन ट्याक्कै खेल्दिएको प्ल्याक्क लाग्यो दा दा तपाईँ त पहिल्यै खेल्नुभएको भन्छ होइन हो नि भाइ मैले त पहिल्यैदेखि खेलेको भनिदिए मैले होइन खत्रा भन्यो नि होइन त्यहाँदेखि ट्क्कै त्यो पिरियड पनि बित्यो होइन ट्याक्कै माथि आयो ट्क्कै माथि आएर चाहिँ त्यो मिसले चाहिँ हिँड स्टाफ रुम आम्मै हो लु स्टाफ रुम लगिदियो है लग्यो स्टाफ रुम लग्यो केही छैन होइन स्टाफ रुम लगेर चाहिँ के कहाँ गइस तिमीहरू भन्यो अब होइन हामी चाहिँ होइन कि मिस हामी चाहिँ ग्राउन्ड गएको थियो कि भनेर भन्यो किन ग्राउन्ड गएको अफ पिरियड थियो थिएन अब किन गइस त मिस एकपल्ट गएँ सरी माफ गरिदिनुहोस् न हुँदैन माफ तिमीहरूलाई कतिपल्ट दिनु भनेर करायो त्यहाँदेखि टक्कै लग्यो हामीलाई चाहिँ अब प्रिन्सिपल अफिस प्रिन्सिपल अफिसमा टक्कै लग्यो टक्कै सर उठ्यो एक थप्पड् चाहिँ मज्जाले गरेको थियो ल म र सोहितले कसम भनिदिएको कि दुई थप्पड भेटिदियो आम्मै हो सलक्कै नि एकजनाले एक थप्पड अगाडि नै दुई थप्पड भयो नि त होइन टोटल आम्मै हो यस्तो मज्जाले भेटिदिएको आम्मै हो त्यो अहिलेसम्म याद राखिन्छ नि हौ के कसम भनेको के आम्मै हो त्यहाँदेखि चाहिँ टक्कै अर्को दिन हामी घर गयो घर गएर साथीसँगै माथिसम्म पुऱ्याइदिनु गएको नि साथी होइन बाटोमा जाँदा साँप भेटिदिएको कि हामी फेरि कस्तो बदमास होला साँपसँग के को डर ट्याक्के साँप चाहिँ डन्ठीमा बटारेर के बङ कि बङ कुच्याइदिएको साँपको दाँत मात्रै निकाल्दिएको होइन साँपको दात निकालेर चाहिँ ट्याक्कै साँपको दातको माला बनाउनुपर्छ भनिदिएको होइन माला बनाउनु पर्छ तर हामीले मालामा दिलगी दिलगी गरेको है साथी ल त्यहाँदेखि टक्कै चाहिँ होइन यस्तो मजाले गरिदिएको हो त्यहाँ साथीसँग त्योभन्दा त कत्ति थियो बिताको पलहरू त होइन अहिले याद आइदिन्छ होइन अब हामी टेन पढ्दैछौँ अहिले अब टेन पढिसकेर माध्यामिक दिइसकेर हामी कहाँ कहाँ जान्छौँ होइन साथीहरू भेट्न पाउँदैनौँ होइन यता उता कता एकजना कतातिर जान्छ कता कता कसै त अब यतातिर पढ्दैन होला सिलगढीतिर जान्छ होइन तर पनि केही छैन याद त आइदिन्छ नि साथीहरूको होइन मजाको थियो साथीहरू भनेर होइन केही छैन यसरी बोल्दै जाँदा मलाई अलिकति दुखः पनि लाग्दैछ होइन साथीहरूलाई भेट्न पाउँदैन अब ट्याक्कै होइन